जनावरहरूको टोकाइबाट सुरक्षित रहने हामी जस्तै आफ्नो घर घर वरिपरि हामीले अलिकिति सफा गर्नु पऱ्यो अनि झार जङ्गल भएको जगामा हामी जानु भएन अन्त मेन कुरा चाहिँ हामी सो मेन जो पानी जमाउँछौँ हामी यो पानी जमाएको ठाउँलाई चाहिँ एकदम सफा गरिहाल्नु पऱ्यो त्यो पानी जमिनु दिनै भएन अनि त्यसलाई चाहिँ त्यो भएर चाहिँ सफा गरिहाल्नु पऱ्यो त्यसले गर्दा मच्छरहरू आउनु सक्छ अनि यो भन्न चाहन्छु कि जुन मेन जङ्गल झारहरूतिर बेसी जानु भएन अनि सुत्नेको टाइममा मच्छरदानी हरू प्रथम चिज चाहिँ पानी जुन चाहिँ पानी जमेको छ त्यसलाई चाहिँ हामी एकदम हटाइहाल्नु पऱ्यो पानी जमिनु दिनु चाहिँ भएन त्यही हो प्रथम कुरो